मैले अस्ति तपाईँकोबाट एउटा कुर्ती किनेको थिएँ नि रा एकखेप लाउँदा त राम्रो लाग्यो तर के गर्नु धोएर त खालात खुलुत रङ गयो के हो त्यस्तो लुगा आम्मामामा त्यत्रो दाम लिएर पनि कस्तो लुगा दिनुभएको म त कस्तो राम्रो लाग्यो भनेर पोजिटिभ रिभ्यु दिएको त त्यस्तो नराम्रो पो रहेछ भरे त धोइसक्दा खालात खुलुत रङ गयो अब त्यो कुर्ती त फेरि अर्कोखेप त लगाउनै नहुने पो भयो म त शीतल छ राम्रो छ भनेर किनेको त अर्को खेप त नलाउनु हुने भयो जिउ पनि जम्मै घट्यो रङ पनि सबै गयो त्यस त्यसमा भएको प्रिन्टहरू पनि सबै गयो अब के गर्नु म चाहिँ त्यो कुर्ती हेर्दै घिनलाग्दो भयो अब त तपाईँको दोकानबाट नकिन्नुपर्यो त्यो कुर्ती त त्यत्रो दाम हालेर किनेको केही न केही भयो मेरो पैसै मात्रै खेर गयो